मानिस जैले पनि आफ्नो मूलसँग जोडिन चाहन्छ मानिस मात्र हैन सम्पूर्ण पशुपक्षीहरू जानवरहरू पनि आफ्नो मूलसँग जोडिन चाहन्छन् एक दुई दिनको लागि खुल्ला आकाशमा उडे पनि मान्छेले अन्तमा याद गर्ने भनेको आफ्नो पुर्खा हो आफ्नो मूल हो अनि मानिसको त मूल प्रवृत्ति नै भने मूलसँग जोडिनु हुन्छ जस्तो भनौँ मानिसहरू हाम्रा गोर्खाली नेपाली दाजुभाइ दिदीबहिनी जनताहरू जति पनि काम गर्नलाई अथवा उतै सेटल हुनलाई बस्नुभएको छ युरोप अमेरिका जापान अस्ट्रेलिया अथवा खाडी मुलुकमा हुनुहुन्छ उहाँहरू पनि एकाअर्कालाई मतलब एउटै नेपाली होउन्जेलसम्म उनीहरूलाई आफ्नो मूल आफ्नो संस्कृति आफ्नो परम्परा केहीको पनि त्यस्तो चासो जब कि दुईजना तिनजना चारजना नेपालीहरू भेला भएपछि उनीहरूले आफ्नो संस्कृतिको जोगाड गर्छन् आफ्नो संस्कृतिलाई बचाइराख्नको लागि उनीहरूले दसैँको टिका लगाउँछन् तिजको व्रत बस्छन् असारको पन्ध्रमा दही चिउरा खान्छन् तिहारमा देउसी खेल्छन् यस्ता अनेक पर्वहरू मनाउँछन् जब कि खाडी मुलुकमा काम गर्नगएका नेपाली दाजुभाइहरू पनि आफ्नो कोही आफन्त नहुँदाखेरि पनि साथीभाइ छिमेकीका हातबाट दसैँको टिका लाउने आशीर्वाद थाप्ने भाइटिका लगाउने यस्तो कार्यक्रमहरू हुन्छ यो कार्यक्रमहरू के हो भन्दा यो कार्यक्रम आफ्नो मूलजरासँग जोडिने एउटा माध्यम हो नेपाली जनजातिको लागि यी कार्यक्रम यी सांस्कृतिक चाडपर्व मनाउनु हाम्रो संस्कृतिको जगेरा गर्नु चाहिँ हाम्रो मूलसँग जोडिने एउटा आधार हो हामीले हाम्रो मूललाई कसरी ब हामीमाझ बचाइराखेका छौंँ अहिले यो आधुनिक जमानामा आधुनिक युगमा पनि हामीले कसरी आफ्नो मूल संस्कृति परम्परा चाडबाडलाई भुलेका छैनौँ भनेको कुराको पुष्टि दिन्छ यस्ता चाडबाडको पालनाले अझै अब हामी देख्नसक्छौँ अहिले अमेरिका इङ्गल्यान्डतिर थुप्रो नेपालीहरू बस्नुहुन्छ उहाँहरूले अहिले यहाँ भारत नेपालभन्दा पनि धेरै नेपाली संस्कृतिहरूको स पालना गर्नुहुन्छ वहाँ किराँतीहरूले उँधौली उँभौली पूजा गर्नुहुन्छ खस छेत्री बाहुनहरूले पुराण सप्ताहहरू लगाउनुहुन्छ व्रतबन्ध गर्नुहुन्छ छेवर गर्नुहुन्छ त्यस्तै तरिकाले नेपाली पाराले चाडबाडहरू मनाउनुहुन्छ तिज धुमधामले मनाइन्छ दसैँको टिका लगाइन्छ दसैँको टिका लगाउन त एउ लगाउनलाई त एउटा सामाजिक भवन नै बुक गरेको हुन्छ अनि त्यस भवनमा सबैजना भेला भएर त्यस सोसाइटी अथवा त्यस ठाउँका को छन् ठुला मानेका मान्छे उहाँको हातबाट टिकाहरू लगाइन्छ समग्र रूपमा अँ यस्तै कारणहरूले नै नेपालीले आफ्नो मूल संस्कृतिलाई जोगाउँदै आइरहेका छन् अब हाम्रो मूल भन्दा हाम्रो नेपाली थलो नै मूल हो हामी नेपाली हौँ हाम्रो संस्कृति नै मूल हो